हेलो हजुर ए पर्खिनुहोस् ल बहिनी दोकान बन्द गरिराख्छु के के चाहिएको थियो र उम् ए आलुको पच्चिस रुपियाँ केजी छ हो अन्त उयो के भन्नु भयो कोपी भन्नु भयो है कोपी त महँगो छ नि पचास रुपियाँ पो त अँ दस रुपियाँ त होइन म पाँच रुपियाँ चाहिँ घटाइदिन्छु नि ल होइन कोपी होइन अहिले साह्रो महँगो भएको कि बहिनी कोपी कोपीको कोपीकोमा चाहिँ म त्यस्तो घटाउनु सक्दिनँ आलुमा चाहिँ बरु घटाइदिन्छु हो तर अलिकति ज्यादा लानुहोस् ल कम्ती लग्यो भने त फेरि पोसाउदैन नि त हामीलाई पनि हो यस्तो पाँच केजीहरूसम्म लानुहुन्छ भने चाहिँ हजुर अन्त होइन अब घटाइदिने भएपनि फेरि ऊ यो उम् हुन्छ अन्त अरू के के लानुहुन्छ करेला छ भिन्डी छ सिमी छ हो काँक्रा छ अन्त खोर्सानीहरू चाहिएको छ उम् सबै ऊ यो इस्कुस पनि छ हुन्छ इस्कुसहरू पनि छ चालिस रुपियाँ पावा केजी छ टमाटर त असी रुपियाँ छ नि हौ बल्ला बल्ला घटेको अस्ति एक सौ रुपियाँ थियो अहिले असी रुपियाँ हजुर हुन्छ आउनुहोस् न पहिला म सबै मिलाइदिन्छु नि ल कहिले आउनु हुन्छ

हुन्छ म अब भ भक्कु भारी हुन्छ म कसैलाई पठाइदिन्थे नि होस् अब आफै आउनुहोस् ल अब फेरि पानी पर्दैछ यति बेला हो कोही त मान्छे पाँउदैन पठाइदिने ल हुन्छ हुन्छ हुन्छ अन्त के भन्नु आँटेको थिएँ मैले यसो ऊ यो गरी आउनुहोस् है ब्यागहरू लिएर आउनुहोस् ल बोक्नु साह्रो पर्छ होला नि त तपाईँलाई हुन्छ बाई